नेपाली भाषामा साहित्यिक भाषा चाहिँ अलिकति लेख्नुमा चाहिँ अलिकति कठिनै छ किनभने सबै व्याकरणहरू मात्राहरू मिलाएर लेख्नु पर्छ बोल्नु र लेख्नुमा धेरै भिन्नता छ बोलेको जस्तो सजिलो हुँदैन अनि यो साहित्यिक भाषा बुझ्नु सबैलाई बुझ्नु सजिलो पनि छैन अलिक कठिनै छ